हेलो हजुर हजुर हजुर म बोल्दैछु गुरूङ हजुर हजुर गाई त अहिले एउटा छ हौ नानी पालेको हजुर दुध दिँदैछ अलिअलि यसो पन्ध्र बिस लिटर दुध दिँदैछ हजुर हजुर गाई अलिअलि दुध त के अरे गाँउतिर पनि ठिका बिगा लाग्दैछ अनि के अरे ऊ अरू दुध त यसो घरमा चलाउँदैछ हौ नानी यसो नानीले लिनुहुन्छ ए दाम दाम त नानी अब के गर्नु अब समयको अनुसार यहाँ त अब तिस रुपियाँ लिटरले नै बिक्री हुँदैछ गाँउमा ठिका बिगामा अनि गाउँमा तिस रुपियाँले नानी तिस रुपियाँ लिटर बिस रुपियाँ बिस रुपियाँ त अलि हुँदैन हौ नानी बिस रुपियाँले त तिस रुपियाँले लाँदैछ हज खोइ अब बिस रुपियाँले दिनु नि अलिक दुखः हुँदछ हौ नानी अब घाँस काट्नु पऱ्यो त्यसलाई कुँडोसुँडो दिनु पऱ्यो हो अँ स्याहार समार गर्नु पऱ्यो हो अब त्यसलाई उहिले बुढा पाकाले भने जस्तो सुन भेडा तैँले त्यो भेडा लानु त्यही भेडालाई बेच्नु र त्यही भेडालाई नुन बोकाएर ल्याउनु भने जस्तो अब त्यो गाईलाई त मैले त्यही दाना साना किन्नुपर्छ यसो त्यसो दिनु पऱ्यो अनि त्यो त अनि त्यसकारणले गर्दाखेरि अनि तिस रुपियाँ लिटरले बेच्दैछ हौ नानी अनि अब त्यसलाई दाना किन्नुपर्छ घाँससास कोही बेला किनेर खुवाउनुपर्छ अनि त्यस्तो पो छ त को हौ टिभी हेर्नेहरू चाहिँ खोइ पच्चिस रुपियाँ अब त्यो त के अरे बिचार गर्नु पऱ्यो हौ नानी पच्चिसले त अब को हो टिभी हेर्ने हँ ए हुन्छ नि अब त्यो अब हुनु त अब गाईको दुध त भन्नु सजिलो छ तर दुहुनु र निकाल्नु पनि साह्रो छ नि त अब त्यसलाई

ए हुन्छ नि हुन्छ हुन्छ